अब मैले बिहे चाहिँ सानै उमेरमा गरेको हो अब बुद्धि पनि थिएन मैले बिहे गर्दा चाहिँ मैले सानै उमेरमा बिहे गरेँ अब कति त्यो सानै उमेरमा बिहे गर्दा बुद्धि थिएन अब कति कति कुरा चुनौतीहरू आयो मेरो लाइफमा होइन अब हामी सानै थियौँ मेरो बुडा हस्बेन्ड पनि सानै हुनुहुन्थ्यो अन्त त्यसले गर्दाखेरि चाहिँ कति अब घरकै मान्छेले हेप्ने कुनि के गर्ने नजान्दाखेरि अब त्यति बेला पढ्नु पनि आधाकल्चो पढेर मात्रै बिहा गरेको बुद्धि थिएन केही काम गरौँ भने पनि अब घरको मान्छेहरूले टचर गर्दाखेरि केही कामहरू गर्नु पढौँ भन्दाखेरि पनि अब त्यसमा पनि कति दुःख गर्नु पऱ्थ्यो काम गर्नु कम्ति पढेकोले गर्दा केही कामै भएन गर्न पाएन त्यहाँदेखि चाहिँ अन्तखेरि अब त्यतिकै चुनौती लड्दै लड्दै घरको मान्छेले यस्तो नराम्रो भन्ने कतिले के भन्ने अब सानै उमेरको केटाकेटीलाई त ससबैले हेप्ने काम पनि बेसी अराउने त्यहाँदेखि यसो गर्दा कति कति दुःख गऱ्यौँ हामीले दुईजना मिलेर कति स्ट्रगल गऱ्यौँ कति दुःख गऱ्यौँ त्यहाँदेखि दुःख गर्दा गर्दा गर्दा गर्दै त्यहाँदेखि नानीहरू भए नानीहरू भएर त्यहाँदेखि हामीले आफ्नो लाइफहरू स्टार्ट गऱ्यौँ त्यसको लागि अब कति नानीहरू भयो नानीहरू बढ्दै गयो त्यहाँदेखि अलिक बुद्धि आउँदै गयो हामी पनि बढ्दै गयो बुद्धि आउँदै गयो त्यहाँदेखि अब यसरी गर्नु पर्ने रहेछ हाम्रो वैवाहिक लाइफ चाहिँ यसरी सम्हाल्नु पर्ने रहेछ यो गर्नुपर्ने रहेछ भन्दै त्यहाँदेखि बुद्धि आउँदै आउँदै आउँदै गर्दा अहिले चालिस साल पुगेँ हामीले बिहे गरेको त्यहाँदेखि अब त्यस्तै रहेछ मान्छेले अब बिहे गर्दा पहिला बुद्धि नहुँदाखेरि यस्तो कतिले हेप्दो रहेछ कतिले के गर्दो रहेछ अब बिहे बुद्धि नहुँदैकन बिहे गर्दा चाहिँ अब त्यस्तो हुँदो रहेछ अन्तखेरि नानीहरू भयो नानीहरू बढ्दै गयो अहिले नानीहरू ठुल्ठुलो भयो पढ्दैछ नानीहरू अन्त हामीले अहिले आफ्नो सानो तिनो व्यवसाय गरेर घरहरू चलाइरहेको छौँ अन्त त्यसरी नै हाम्रो उमेर बढ्दै गयो अन्त हामी गान्तोक गयौँ त्यहाँदेखि गान्तोक गएर हामीले सानो तिनो दोकान चलायौँ दोकान खोलेर अहिले त्यहाँबाट दोकान चलाएर नानीहरूलाई गान्तोकमै पढाउँदैछौँ अन्त पढाएर चाहिँ नानी सा नानी अब दुःख सुख गर्दै हामीले ठुलो नानीलाई क्लास टेन इलेभेन पुऱ्यायौँ सानो नानी क्लास फाइभमा पढ्दैछ त्यहाँबाट चाहिँ हामीले अन्त त्यसरी नै स्ट्रगल गर्दै अहिले दोकान चलाउँदैछौँ अन्त जसो तसो भयो हामीले सानो तिनो घर बनाएको छौँ एउटा अन्त आफैँले स्ट्रगल गर्दै गर्दै हामी त्यहाँ स्टेजदेखि चाहिँ यहाँ आइपुग्दा अलिकति भए पनि एउटा खुसी लाग्दो रहेछ अन्त त्यो पहिला हेप्ने मान्छेहरू ब पुरा टचर गर्ने मान्छेहरू हुन्छ नि त्यो मान्छेहरू आफै निहुरेर आउँदो रहेछ आफ्नो हुँदाखेरि चाहिँ आफूले गर्दाखेरि त्यहाँदेखि हामीले कम्ति पढेको मान्छेले पनि यस्तो स्ट्रगल गर्नु सक्दो रहेछ भनेर हामी अलिक भए पनि आँट आयो त्यहाँदेखि अन्त यसरी गरेर हामीले चलायौँ घर व्यवहार चलाउँदैछौँ सानो तिनो घर बनायौँ आफैँ धकसँग हिँड्नु पाइन्छ अहिले सबैजना मान्छेले यस्तो उस्तो भन्ने मान्छेहरू पनि ए भनेर अहिले आउँछन् त्यही कारण मान्छेले सानो छ भनेर गरिब छ भनेर कसैले कसैलाई हेप्नु हुँदैन भन्ने चाहिँ अब मलाई त्यहाँदेखि चाहिँ हुन्छ नि त्यस्तो लागेको के त अब मान्छेले कस्तो गर्छ मान्छेहरूको त सोच नराम्रो हुन्छ कतिजनाको कतिजनाले त म सानैमा बिहा गऱ्यो भनेर छुट्याउने कोसिस पनि गरेको हामीलाई कति के के गऱ्यो कतिले त बुडा बुडी अलग्गै छुट्याउने कोसिस गरेर मलाई लगेर माइतमा राखेर मेरो बुडालाई उचालेर तर अब हाम्रो एक मिलन दुईजनाको बिहा भएर हुनै थियो अन्त यसरी यहाँसम्म आयौँ अहिले हामीले त्याहाँदेखि आफैँ दुःख गरेर अहिले सानो तिनो दोकान चलाउँदै आफ्नो वैवाहिक चलाउँदै छौ अहिले चाहिँ हामी